हजुर सर भन्नुहोस् ए हजुर हजुर तपाईँको मैले एक दुईवटा शब्दहरू हो अनि कतिवटा मैले त्यो वाक्यहरूमा अलिक संशोधन गरेको छु त्यो गरेकोमा तपाईँलाई म त्यो गरेर पठाइहाल्छु हेर्नु हुन्छ हजुर हजुर हजुर हजुर त्यसको जुन तपाईँले बुकको कुरा गर्नु हुँदैथ्यो है तपाईँको अलिक बुकको भाव मलाई अलिकति भनिदिनु सक्नुहुन्छ के कसो हो भनेर म त्यही अनुसारले म त्यसलाई रेडी गरिदिन्छु नि हजुर हजुर हजुर अनि त्यसमा तपाईँको मैले जुन वाक्यहरू छ नि त्यो मैले पूर्ण रूपले नहटाएर अलि अलिअलि चाहिँ मैले संशोधन गरिदिएको छु त्योबाहेक चाहिँ तपाईँले के अरू थप्नु चाहनुहुन्छ त्यसमा हजुर हजुर हजुर हजुर हजुर हजुर तपाईँलाई यो कहिलेसम्म चाहिएको छ ए हजुर हजुर अनि यो प्रकाशनमा चाहिँ कहिले जाने छ होला है ए हजुर हजुर हजुर हुन्छ हुन्छ त्यसै गर्छु नि हुन्छ